नेपाली भाषा भन्दा जति राम्रो सुनिन्छ त्योभन्दा बेसी हामीले बोल्दा पनि सुनिन्छ लेखाइमा पनि त्यतिकै राम्रो छ र भारतवर्षमा पनि हाम्रो नेपाली भाषाले आजसम्म एकतिस वर्ष भयो हाम्रो नेपाली भाषाले भारतमा मान्यता पाएको र भाषा नेपाली भाषालाई हामी आफ्नो मातृभाषा भन्छौँ भाषा भनेको आफ्नो आफ्नो एउटा पहिचान हो हामी बाहिरबाट जस्तो जस्तो सुकै देखौँ चाहे जस्तो सुकै लुगा लगाऔँ तर भाषाले चाहिँ हामीलाई चिनाउँछ कि यो नेपाली रहेछ यो बङ्गाली रहेछ र हाम्रो भाषा चाहिँ एकदम स्पष्ट र एकदम सरल छ र त्यसैमाथि हाम्रो हाम्रो देशमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ हामी बोल्छौँ नेपालीमा पढ्छौँ पनि नेपालीमा जे सुकै प्रोगाम स्रोगाम होस् त्यो सबै नेपालीमै गर्छौँ त्यहाँदेखि बाहेक त हाम्रो आफ्नै पत्रिका पत्र पत्रिका पनि नेपालीमै छापिन्छ जस्तै हिमालय दर्पण अरू पनि धेरै छन् तर नेपाली भाषा भनेको चाहिँ हाम्रो हामी हाम्रो लागि चाहिँ एउटा लास होइन हाम्रो लागि चाहिँ एउटा गुरुर मानिन्छ किनभने नेपाली भाषामा चाहिँ यस्तो स्पष्ट लेखेको हुन्छ जो चाहिँ अरू भाषामा पाइँदैन जस्तो लाग्छ मलाई मलाई चाहिँ मेरो भाषा एकदमै प्यारो छ र र अब सबैलाई नै प्यारो होला हाम्रो नेपालीहरूलाई हो अन्त भाषा भने भाषा भाषाले चाहिँ हाम्रो संस्कृति नेपाली संस्कृतिलाई अझै बलियो बनाउने काम गर्छ